ए को बोल्नु भयो ए ए ए ए पानीको समस्या हजुर के के भइरहेको छ हजुर हजुर हजुर हजुर ए कहिलेदेखि यस्तो भएको हजुर हजुर ए हजुर उम् अन्त अन्त केही कम्प्लेनहरू गर्नुभएन उ यो फिटरहरूलाई डिपार्ट पिएचईलाई कम्प्लेन गर्नुभएन

हजुर हजुर हजुर ए अँ तपाईँको मात्रै हो कि तपाईँको गाउँमै समस्या हो ए हजुर हजुर ए हुन्छ म त उ यो के भन्छ पिएचई डिपार्टमेन्टसित बात गर्छु नि त्यहाँको इन्जिनियरसित कुरा गरेर जति सक्दो म तपाईँहरूको पानीको समस्या चाहिँ समाधान गर्ने कोसिस चाहिँ गरिदिन्छु म आजै उनीहरूसित सम्पर्कमा बस्छु नि ल जति सक्दो तपाईँहरूको समस्या चाहिँ समाधान होस् है म पहल गरिदिन्छु नि ल मेरो तर्फबाट